हेलो मैले मैले अघि भर्खरै तपाईँको रेस्टुरेन्टबाट मैले खाना अर्डर गरेको थिएँ र मैले चाउमिन अर्डर गरेको थिएँ र त्यसमा त्यहीँबाट नराम्रो स्मेलहरू आउँदैछ र टेस्ट पनि साह्रै खराब भइसकेको छ तपाईँ कृपया गरेर तपाईँ यो खाना रिटर्न गरिदिनुहोस् म यो खाना खानुसक्दिनँ